एउटा पेन्ट किनेको थिएँ सारै राम्रो रहेछ नर्सिमबड कम्बर पनि ठ्याक्कै मिलेको लेन्थ पनि ठिक्कै चटक्कै छ है लु पेन्ट चाहिँ राम्रो रहेछ त्यहाँनिर राम्रो पनि पाउँदो रहेछ